भाइ सुन्नुहोस् त हामी नि घुम्न जाने कि हामीहरू हाम्रो परिवार तारेभिर जाने हो अन्त तपाईँको सानो गाडीमा त आट्दैन होला होइन अन्त सानो गाडीमा आट्दैन हामी परिवार नै छौँ त्यही भएर तपाईँको ठुलो गाडी लिएर जाने हो त्यसको भाडा चाहिँ कति होला त्यही तिमीलाई सोध्नुलाई नि